हाम्रो पाहाड इलाका हो सागसब्जी राम्रो हुन्छ इस्कुस हुन्छ फर्सी लौका काउलो अदुवा सुँगुरहरू पनि पालन गरिन्छ सुँगुर बाख्रा कुखुरा राम्रो हुन्छ अदुवा हुन्छ साग सबी सब्जी सबै हुन्छ